सांस्कृतिक संरक्षणको निम्ति सुझाउमा चाहिँ अब हामीले आफ्नो भाषा संस्कृति आदिलाई बचाउनको लागि हामीले आफ्नो भेषभूषालाई बचाएर राख्नको लागि हामीले जुनै पनि अब गुरुङले गुरुङको भेषभूषालाई मगरले मगरको भेषभूषालाई छेत्री बाहुनले दौरा सुरुवाल ढाका टोपी आदिलाई हामीले लगाएर त्यसलाई प्रयोगमा ल्याएर कुनै पनि एउटा सांंस्कृतिक प्रोग्रामहरू हुँदाखेरि हामीले त्यो लुगाहरूलाई त्यो कपडाहरूलाई हामीले लगाएर आफ्नो संस्कृति झल्काएर चाहिँ हामीले हिँड्यौँ भनेर हाम्रो भाषालाई पनि हामीले कुनै पनि जगामा हाम्रो आफ्नो भाषालाई हामीले आफ्नो भाषालाई चाहिँ प्रयोगमा ल्यायौँ भनेदेखि चाहिँ हामीले आफ्नो सं संस्कृतिलाई पनि बचाएर राख्न सक्छौँ र हाम्रो भेषभूषालाई पनि बचाएर राख्न सक्छौँ किनभनेदेखि अहिले धेरै थोरै यो भाषाहरू यो जुन भेषभूषाहरू छ यो चाहिँ लुप्त भएर गइसकेको छ र यसलाई हामीले भाषालाई बचाएर राख्नु हाम्रो संस्कृतिलाई बचाएर राख्नुको लागि चाहिँ हामीले त्यो कुराहरूलाई चाहिँ हामीले प्रयोगमा ल्याउनु पर्छ जुन कुराहरू चाहिँ जुन कुराहरूले चाहिँ हाम्रो भाषा हाम्रो संस्कृतिलाई चाहिँ झल्काउँछ र हाम्रो जुन नेपाली भन्ने जुन नेपालीत्व भएको जुन चिजहरू छ ढाका टोपी दौरा सुरुवाल गुरुङहरूको गुरुङ ड्रेस मगरहरूको मगर ड्रेस नेवारहरूको नेवार ड्रेस त्यस्तै थुप्रै थुप्रै जातिको आफ्नो आफ्नो सांस्कृतिक पोसाकहरूलाई पनि हामीले लगाएर चाहिँ अनि आफ्नो भाषालाई पनि कुनै पनि जगामा गएर बोलेर कुनै मान्छेहरूसँग तर्क वितर्क गर्दा पनि हामीले नेपाली भाषालाई प्रयोग गरेर हामीले ल्यायौँ भनेदेखि चाहिँ हाम्रो सांस्कृतिक संरक्षकणहरूलाई हामीले बचाएर राख्छौँ राख्न सक्छौँ होला जस्तो चाहिँ मलाई लाग्छ